हजुर तपाईँले राख्नु भएको यो प्रश्न चाहिँ एकदम राम्रो लाग्यो र तपाईँहरूले अब भन्नु भयो भन्नु भयो अब तपाईँको घरमा आएको पाहुनालाई तपाईँले कस्तो व्यवहार गर्नु हुन्छ हामी त एकदम राम्रो तरिकाले हाम्रो हार्दिक स्वागत गर्छौँ पाहुनालाई किनभनेदेखि एउटा पाहुना भनेको घरमा आइसकेको एउटा आफ्नोपन सम्झेर आफ्नो सम्झेर आएको अब आफ्ना मान्छेहरू हुन्छन् र उहाँहरूलाई आदर सत्कार गर्नु पर्छ हामीले पाहुना भनेको एउटा भगवान्को रूप हो भनेर हामीलाई पहिलेदेखि सिकेर आएको हो हामीले घरबाट र हामी पाहुनाहरूको लागि एकदम आदर सत्कार गर्छौँ पाहुनालाई हामी जस्तो हुन्छ हामी चाहे उनीहरूलाई मिठो मसिनो पकाएर खुवाउँछौँ भन्ने होइन तर हाम्रोमा जस्तो पाक्छ हाँसी मुखले खुला मनले हामीले उहाँहरूलाई पानी दिएर हुन्छ कि चिया दिएर हुन्छ हामी उहाँहरूलाई सत्कार गरेर आफ्नो घरमा हामी स्वागत गर्छौँ पाहुनाको लागि हामी एकदम पाहुना आउँदा हामी एकदम खुसी नै हुन्छौँ पाहुना आउँदाखेरि त्यस्तो नराम्रो मनमा लिएर मनमा नराम्रो विचार राखेर हामी बस्तैनौँ पाहुना आउँदाखेरि पाहुनाहरूलाई मिठो पकाएर खुवाउँछु राम्रो खुवाउँछु भन्नु हुँदैन कोही बेला घरको परिस्थिति पनि त्यस्तै आइरहेको हुन्छ तर पनि घरमा आएको पाहुनालाई हामी राम्रोसँगले सत्कारले नै उहाँहरूको स सत्कार गर्छौँ हामी हामी उहाँहरूसँग राम्रो व्यवहार गर्छौं र घरमा आएको पाहुनालाई म प्रायः जस्तो चाहिँ अब हामी माछा मासुहरू नै पकाएर खुवाउने गर्छौँ म पाहुनालाई माछा मासु नै पकाउँछु र कोही कोही बेला चै अब आउँदाखेरि यसरी पाहुनाहरू आउँदाखेरि ममहरू बनाएर अनि कोही बेला चटपटेहरू बनाएर अनि अब हुन्छ एउटा केही खानाहरू ट्रेडिसनल खानाहरू बनाएर हामी उहाँहरूलाई चाहिँ अब सत्कार गर्न चाहिँ चाहन्छौँ गर्न खोज्छौँ तर पनि अब हामी पाहुना आउँदाखेरि मिठाई खुवाएर पठाउँछौँ राम्रौ खुवाएर पठाउँछौँ भन्ने होइन तर पनि एउटा उहाँहरूलाई हामी मनमा चाहिँ शान्ति प्रदान गरेर मलाई त्यहाँ जाँदाखेरि चाहिँ हामी एकदम मेरो घरमा आउँदाखेरि चाहिँ उहाँहरू चाहिँ खुसी भएर आएर खुसी भएर गएको नै अब त्यस्तो पठाउनु चाहिँ इच्छा लाग्छ त्यस्तै छ अब हाम्रो चाहिँ जुन हामीले घरबाट सिकेर आएको छौँ त्यो कुरालाई चाहिँ हामी त्यसरी नै अब हामीले त्यसलाई उसमा ल्याउँछौँ हामीले चाहिँ अब त्यसलाई चाहिँ अब हामी घरबाट सिकेर आएको कुरालाई चाहिँ हामी एकदम पाहुनाप्रति चाहिँ हामी एकदम आदर सत्कार गरेर पठाउँछौँ